हेलो ए तपाईँको साग सब्जी भेजिटेबल र फ्रुट्सको दोकान है ए तपाईँको यो दोकान चाहिँ कहाँनिर छ चम्पासरी मोडमा ए ट्राफिकको उत्तापट्टि ए अन्त तपाईँको के होलसेल रेटमा दिनुहुन्छ होला नि त मलाई त त्यो बिहा बिहाको मेरो छोराको बिहा छ त मिलाइदिनु सक्नु मिल्दैन अन्त मेरो त्यो बिहाको छोराको बिहा छ त अन्त त्यसमा अब तपाईँको सबै सब्जीहरू पाउँछ नि त है सबै भेराइटीहरू छ अर्ग्यानिक सब्जीहरू पाउँछ अन्त तपाईँको यो फलफुलहरू पनि पाउँछ सिजनल फल भयो सिजनल भेजिटेबलहरू सबै पाउँछ है आलु कसरी केजी हो तपाईँको तपाईँले बेच्नु हुँदैछ अहिले भुटान भुटान आलु नै राम्रो हुन्छ भुटान आलु नै राम्रो हुन्छ चालिस रुपे केजी अन्त तपाईँले बल्कमा ठुलो बेसी किन्यो भने कम्ती गरिदिनुहुन्छ होला नि त ए पाँच केजी दस केजी दस केजी लियो भने चाहिँ कति दस केजी लियो भने पचास रुपियाँ माइनस हुन्छ अन्त प्याज कसरी केजी छ सिक्स थर्टी थर्टी ए टमटर टमटर ट्वेन्टी है अन्त त्यहाँदेखि अदुवा लसुनहरू पनि त छ होला नि अदुवा चाहिँ चालिस रुपियाँ पावा लसुन लठु लसुन चै साट्ठी रुयियाँ पावा छ है ए हुन्छ हुन्छ म तपाईँलाई के हरे अब म त लिनु छ पुरा लिनु छ मैले त अब बिहाको लागि प्रोग्राम हो मेरो अब दुई सय चार सय पाँच सय चार सय पाँच सय चार सय पाँच सयजनाले खान्छन् चारसय पाँच सयजनाको इस्टिमेट हो फुलकोपी प्लेट ग्लासहरू पनि सबै छ है अन्त फुलकोपी फुल बिस्लेरी वाटर फुलकोपी पनि छ तपाईँकोमा है फुलकोपी है फुलकोपी पनि चाहेको थियो नि त मलाई बिन्सहरू पनि छ अहिले हुँदैथ्यो है अन्त त्यहाँदेखि मलाई त अब अरू चाहिएको थियो सामानहरू तपाईँले डेलिबेरी फ्री गरिदिनुहुन्छ आफै लिएर आउनु ल म म तपाईँलाई भन्छु नि ल म यहाँ लिस्ट बनाएर म तपाईँलाई खबर गर्छु नि ल लिस्टहरू बनाएर ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ दिदी म भन्छु नि तपाईँलाई